चित्रकारी भन्दा फेरि चाहिँ अब चित्रकारी चाहिँ म सानैबाट गर्दै थिएँ अन्त चित्रकारी चाहिँ अब हाम्रो लाइफमा चाहिँ ठुलो पार्ट गरिदिँदो पार्ट लिँदो रहेछ अन्त चित्रकारीमा चाहिँ भन् भनौँ भन्दा चाहिँ मलाई चाहिँ अब धेरै इन्ट्रेस्ट लाग्थ्यो चित्र बनाउनु के के बनाइहरनु मलाई धेरै इन्ट्रेस्ट लाग्थ्यो जब मेरो फ्रि टाइम हुन्थ्यो तब पनि म अब केही पनि गर्थिनँ तर चित्र चित्र बनाई बनाई बस्थेँ अन्त घरमा पनि मलाई धेरै भन्ने गर्थ्यो अब तँ तँ नक्सा मात्रै बनाइरहन्छस् पढ्दैनस् हेनतेन भनिबस्थ्यो तर म अब आफ्नै आफ्नै कुरामा अब चिल भएर नक्सा बनाइरहन्थेँ अन्त फेरि एक दिन स्कुल कम्पिटिसन स्कुलमा ड्रइङ् कम्पिटिसन भयो अन्त चित्रकारी कम्पिटिसन हुँदै फेरि चाहिँ अन्त मैले पनि भाग लिएको थिएँ अन्त भाग लिँदा फेरि चाहिँ म त्यति बेला फर्स्ट भएको थिएँ अन्त फर्स्ट भएर मैले ट्रफी लाँदा फेरि चाहिँ घरमा घरमा अब घरमा आमा र बुबा त धेरै खुसी हुनु भयो क्या त्यो मेरो मैले यो यसमा यो भाग लिएर मैले जिते भनेर धेरै खुसी हुनु भयो अन्त म धेरै मोटिभेट पनि गर्नु भयो तँ नक्सा नै बना तँ राम्रो गरेको छस् तँ अझ गर्नु सक्छसहरू भन्दै मलाई धेरै मोटिभेटहरू गर्नु भयो अन्त यो चित्रकारीले चाहिँ धेरै कुरा सिकायो मलाई